हेलो नमस्ते रमेश ए कस्तो छौ ए अँ हामी ठिकै छौँ अन्त तिम्रो परिवारहरू ए त्यही त कस्तो है अब त्यही त अब यो महामारीले त अन्त तपाईँको एकदम अब के भन्नु अब तर हामी त अब राम्रो राम्रो नै छौँ हो अस्ति अब बिमारी हुनुभएको थियो आन्टी चाहिँ हो अहिले चाहिँ अब आन्टी पनि जाती हुनुभयो म पनि जाती भएँ हो अन्त अहिले त हामी सबै सन्चै छ अनि दादाहरू पनि सन्चै हुनुहुन्छ उता अब उहाँ फरेनमा पनि त्यस्तो दुबईमा पनि त्यस्तो साह्रो अब भए तापनि दादाहरू पनि राम्रै हुनुहुँदो रहेछ हो अन्त सबै सन्चै हुनुहुन्छ अब त्यस्तो त केही भएन अनि तिम्रो घरमा पनि सबै सन्चै छन् रहेछ राम्रो राम्रो राम्रो लाग्यो हो ए सुन्नुहोस् न म त त्यही त अब भाइ अब धेरै दिन बस्यो अन्त अब धेरै दिनभन्दा अब कोरोनादेखि अगाडिदेखि बसेको अन्त अब कोरोना पनि अब बस्नु त पर्ने होइन घर गयो हो अन्त अब घर गए पनि अब अब अहिले खर्च निकै छ मेरो पनि हो अन्त अब हुनु त दादाले पनि पठाउनु त पठाउँछ नि तर पनि अब हाम्रो पनि त्यही त्यही हो जीविका चलाउनु पनि त्यही हो भाडा नै हो घरको भाडा नै हो हो अन्त अब अझै त भाडाको लागि नि अब कल गरेको थिएँ अब हजुर हजुर हजुर अँ दिँदा हुन्छ नि एकैचोटि दिँदा पनि हुन्छ हो अन्त अब अहिले पनि दिँदा नि हुन्छ अब केही पनि छैन तर पनि अब मलाई चाहिँ के लागेको छ भन्दाखेरि चाहिँ अब तिमी अब विद्यार्थी पऱ्यौ अब पढ्दैछौ अब दु ख गरेर आमा बाबाले पढाएको छ हो अब यो कोरोनाले गर्दाखेरि अब तिमी अब धेरै अब मतलब भनौँ वर्ष दिन नै बस्नु पाएनौ अब तर पनि तिम्रो त अब अब बुझ्छु नि म जस्तै अब अरूले त अब पुरै सा सालभरिको एकदम लिएको छ अब तर मैले त अब म त बुझिदिन्छु जस्तै सालैभरि बसे तापनि अब सालैभरि लिने त मन छैन मलाई हो अन्त अब बुझिदिन्छु म अब दिनु त दिन्छौ नै दिँदैनौँ पनि भनेको होइन बुझिदिन्छु म अनि अब कम्ती गरेर दिनु नि अलिक अब भाडा त अब तिमी स्टुडेन्ट भनेर मैले अब कम्ती नै गरेर लिएको पनि छु आखिरमा अब अरूलाई त अब पैँतिस सौ तिन हजार भने पनि तिमीलाई मैले बाइस सौमा दिएको छु हो अब मेरो घरलाई अब अब त्यस्तो राम्रो पनि नि त होइन हुनु त तर पनि अब त्यति अरूलाई भनेर तिमीलाई भनेर अब नेपाली भनेर मैले कम्तीमै दिएको पनि हो अब त्यसको साथै स्टुडेन्ट भनेर हो अन्त अब घटाएर अलिकति अब घटाएर तिमी चाहिँ दिनु नि ल घटाएर ढिलो छिटो भए पनि दिनु तर अब दिनु चाहिँ दिनु अब अहिले सकियो भने चाहिँ मलाई चाहिँ अलिक चाहिएको थियो पैसा हो अनि त्यो अब वर्ष दिनको वर्ष दिनको नदिए पनि अब छ महिनासम्मको दियो भने चाहिँ मलाई धेरै राम्रो हुने थियो नानी हो अन्त त्यसो चाहिँ गरिदिनु बरू कताबाट यसो हुन्छ हो अब भाडा बाइस सौ भए पनि भाडा कम्ती नै दिनु नि हुन्छ नि अब कम्ती गरेर दिँदा हुन्छ बाइस सौमा अब मैले अब बुझिदिन्छु नि म अब पुरै अब आधा नै गरे दिँदा पनि हुन्छ नि ल बहिनी ल भाइ ए ल हुन्छ हुन्छ हुन्छ हवस् नानी राखेँ ल हुन्छ हुन्छ भाइ लु राम्रोसँगले ध्यान दिनु आफ्नो मतलब स्वास्थ्यको पनि ल भाइ हुन्छ हुन्छ